हालै वर्षहरूमा पानी प्रदुषणको कारण माछाहरूको प्रजाति लोप हुँदै गइरहेको हामी देख्न सक्छौँ र नदीहरूमा वा समुद्रहरूमा पनि समुद्रमा प्लास्टिकहरूको प्रयोगका कारण त्यहाँका माछाहरूले प्लास्टिकको सेवन गर्छ जसको कारण माछाहरू बिरामी हुन्छ र त्यसै अनुरूप माछाहरूको माछाहरू बिमारी भएपश्चात हामीले त्यस माछाको सेवन गरे हामी पनि बिमार हुन सक्छौँ माछाको संरक्षण सम्बन्धी मत्यस्य पालन विभागले धेरै योजनाहरू पनि निकालेका छन् तर पानीको प्रदुषणको कारण माछाहरूको प्रजाति लोप हुँदै गइरहेको छ र साथै माछाहरूबाट धेरै बिरामी बिमारीहरू पनि उत्पन्न भइरहेको छ